हेलो हजुर हजुर सर भन्नुहोस् न हजुर हो त हजुर हजुर हो त

हजुर हजुर हजुर सर

हजुर सर अलि त्यो काम गर्ने जग्गातिर मलाई पैसै दिएको छैन कि सर अझै एक महिना जस्तो पर्खिदिनु सक्नुहुन्छ हजुर हजुर हजुर सर हजुर होइन यो हजुर हजुर एक महिना अझै पर्खिदिनुहोस् न म जहाँ काम गर्दैथेँ नि म हुन त तिनवटा अझै जग्गामा काम गर्छु कि त्यो तिनै जग्गाबाट जग्गाबाट चाहिँ मलाई पैसै दिएको छैन उनीहरूले भोलि दिन्छु भोलि दिन्छु भन्छ कि अन्त हजुर हजुर हजुर हजुर थाह भयो हजुर सर हजुर सर हजुर सर हजुर सर एक अब चाहिँ खालि एक मैना पर्खिदिनुहोस् न उहाँहरूले एक महिना भित्रमा दिन्छु भन्नु भएको छ कि अन्त हजुर हजुर हजुर हो नि सर कि यो खालि यो महिना पर्खिदिनुहोस् न यो महिनाको मैले यो दिइनँ भने म आफै निक्लिउँ भनेर सोच्दैथेँ कि सर तर यो महिना चाहिँ म उनीहरूले पैसा दिन्छु भनेको छ जहाँ जहाँ काम गर्दैछु सबैले मलाई दिन्छु भन्नु भएको छ कि खालि एक महिना पर्खिदिनु भन्नु भएको उनीहरूकोबाट लिएर तपाईँलाई दिइहाल्छु नि सर

हजुर यो अर्को महिनाको चार तारिख दिइहाल्छु सर पक्का हो सर पक्का दिइनँ भने चाहिँ मै निक्लिने भनेर भन्छु नि सर हजुर हजुर सर हजुर हजुर हजुर सर हुन्छ हुन्छ धन्यवाद सर हुन्छ